हेलो दाजु ए म उयो रितु बैनी बोलेको कि हजुर तपाईँले दुध ल्याइदिनु हुन्छ नि होइन हाम्रोमा याद भयो हजुर तपाईँ तपाईँको दुधले त हो हिजो मैले अस्ति पनि हेरेको वाक्क लागेको थियो अस्ति हिजो पनि नानीलाई त्यही दुध दिएको यहाँ मेरो नानी बिमार पो भयो त हो दुध खाएर हुन्छ मैले हुन त केही दिएको छैन हो केही नानीलाई अरू केही दिएको छैन मैले दुध दिएको थिएँ बिहान त्यसले दुध खान्छ नि त दुध र बिस्कुट दुध दिएको भयो नि नानीलाई त डाइरियाहरू भयो हो नानी बिसन्चो भयो नि दाजु चिसो त होइन त्यसले तातो चाहिँ तातो खान्छ मनतातो बनाएर खान्छ

हजुर हजुर हजुर हजुर हजुर

ए मलाई अनि होइन कस्तो लाग्यो के म त बरू दुधै बन्द गरिदिऊँ भनेर तपाईँलाई कल गरेको पो त हो हजुर हुन् त त्यही भनेको तपाईँहरू सबै सधैँ हामी तपाईँको कस्टमर होइन सधैँ लिएर आइरहन्छु तपाईँकैबाट ए हजुर म त हेर्नु न हौ दुध दिएँ कि नानी त कस्तो भएको उल्टी भएर हो डाइरिया भएर भयो कि अन्त म त दुधै बन्द गरिदिन्छु बरू भनेको अब नानीलाई एभ्री बिहान दिनुपर्छ हो एभ्रीडे दिनैपऱ्यो नानीलाई नानीले दुध र बिस्कुट खान्छु भन्छ नि त

ए हुन्छ होइन म सधैँ नै उमालेरै दिन्छु हो नानीलाई अलिकति मनतातो चाहिँ बनाइदिन्छु तातो खानु सक्दैन नि त हो त्यो नानीलाई अन्त नि हजुर ए हुन्छ हुन्छ हुन्छ त्यसो भए हुन्छ धन्यवाद